अहिलेसम्म चाहिँ भारतको राजनीतिक जब मैले पढेका वा देखिएका छन् भने भारतका राजनीतिमा चाहिँ मतलब कुनै पनि राजनेता वा पा कुनै पनि पार्टीले चाहिँ अहिलेसम्म पनि केही काम चाहिँ गरेको मैले देखेको छुइनँ सान्दर्भिक तपाईँको अलिकति अहिलेको छलफलमा हेर्नु भयो भने हाम्रो नेपाली उयसमा चलिरहेका दार्जिलिङमा चलिरहेको मुभमेन्ट हामीले गोर्खाल्यान्ड हेर्यौँ भने पनि छ्यासीदेखिका त्यो मुभमेन्ट चलिरहेका त्यसको अहिलेसम्म नै कुनै पनि एउटा सठिक निर्णय चाहिँ आएको छैन अनि धेरै यस्ताहरू पनि छन् जो चाहिँ हामीले भारतमा हेर्यौँ भने दुई हजार उन्नाइसदेखिको चलिरहेका किसान आन्दोलनहरू पनि हेर्यौँ होइन जुन चाहिँ किसान आन्दोलन जुन चाहिँ विद्रोह भयो तर पनि एउटा आन्दोलनको चाहिँ सठिक एउटा कुनै पनि निर्णय आउनु पर्ने चाहिँ त्यो चाहिँ कहिले पनि आएन सरकार जुन चाहिँ हामी सरकार भन्छन् जो हाम्रो पक्षमा छ तर सरकार चाहिँ अहिलेको सान्दर्भिक सरकारहरूलाई जब देख्यो भने ऊ चाहिँ कुनै पनि पुँजीपतिसँग ल्याप्प भएर लागिरहेको देख्छु म अनि त्यही त्यही त्यही भएका कारणले गर्दाखेरि चाहिँ मलाई पनि कुनै पनि राजनीतिक दलहरूले चाहिँ तपाईँको सर्वहारा पक्षका मान्छेहरूलाई हामी जस्तो मान्छेहरूलाई केही गरिदिन्छ भन्ने चाहिँ मलाई आशा लाग्दैन अनि मैले कुनै पनि राजनीतिक दल सँग म सरोकार पनि छुइनँ अनि मलाई सरोकार राख्न पनि मन लाग्दैन किनकि राजनीतिक दलहरू भनेको पार्लियामेन्ट्री पोलिटिक्स गर्ने हुन् उनीहरू बौद्धिकतामा भर भएका मान्छेहरू हुन्छन् अनि जसले गर्दाखेरि चाहिँ उनीहरूले काहीँ न काहीँबाट चाहिँ सर्वहारालाई दबाउने पक्षहरू खोजिरेहका हुन्छन् नीतिहरू खोजिरहेका हुन्छन् अन्त जस्तो नीतिहरू हामीले हेर्यौँ भने प्लान्टेसन लेबर एक्टहरू पनि हामी देख्न सक्छौँ उन्नाइस सय बिया बाउन्नमा निस्केका हुन् तर अहिलेसम्म पनि कुनै पनि इकोनोमिकल सेटलमेन्ट छैन सर्वहारा चिया बगानमा काम गर्ने मजदुरहरूका लागि अनि त्यही राजनीतिक दल दलमा दलका नेताहरूले हाम्रा लागि केही गरिदिन्छ भने चाहिँ म आशा पनि राख्दिनँ होइन अनि त्यो त्यो हामीले त्यो देखी देखी देखी नै रहेका भिजन भिज्वलाइज भई नै रहेका नीतिहरू नै हो होइन जो चाहिँ काहीँ न काहीँबाट पनि हामीलाई टकसिङ् हानिराखेका हुन्छन् क्या